हाम्रो देशमा चाहिँ बेरोजगारी एकदमै बेसी बढेर गइरहेको छ जस्तो मलाई चाहिँ लाग्छ होइन मलाई लाग्छ होइन अब हो नै हो किनभने नानीहरू सबै घरघरमा पढी लेखाएको नानीहरू छ पढे नपढेको नानीहरू कोही छैन आमा बाउले दुःख गरेर पनि सबैलाई नै राम्रो स्कुल पढाएकै छ राम्रो नानीहरूले ज्ञान प्राप्त गरेकै छ कोही नपढेको छैन आमा बाउ नपढे पनि केटाकेटीलाई सबलाई पढेर गएको छ नानीहरूले केही न केही गर्छु भनेर नै नानीहरू पढिरहेको छ आफ्नो छोरा छोरीले केही न केही गरोस् भनेर नै आमा बाउले सकी नसकी भए पनि नानीहरूलाई पढाइरहेको छ तर नानीहरू पढेर मात्रै पनि पढेर पनि अब ठुलो मान्छे हुन्छु भनेर उनीहरू सोच्दा सोच्दै पनि उनीहरू किनभने केही गर्नु सकेको छैन किनभने हाम्रो गाउँमा समाजमा देशमा एकदमै केहीको फेसिलिटी राम्रो छैन किनभने त्यो हेर्दै हामीले अब जान्दछ कि घरघर सबै घरमा बेरोजगारी बढेर गइरहेको छ एकदमै बेरोजगारी एकदमै बेसी भएर गइरहेको छ होइन अब त्यसको लागि चाहिँ हामीले नै अब केही गर्नुपर्छ किनभने नानीहरू यसरी बेरोजगारी बसेर कहिलेसम्म बस्नु आज भोलि पर्खी भन्दाभन्दै उनीहरूको उमेर गइसकिरहेको हुन्छ होइन यो पनि हामीले एकदमै बुझ्नुपर्छ त्यसैकारणले गर्दा चाहिँ हामीले नै अब यसलाई केही न केही एउटा हामीले गर्नैपर्छ जस्तै अब एग्रिकल्चरहरूबाट पनि हामीले नानीहरूलाई केही स सिकाउनु सक्नुपर्छ किनभने एग्रिकल्चरबाट पनि एकदमै नानीहरूले फाइदा उठाउन सक्नुपर्छ किनभने ए एग्रिकल्चर एकदमै राम्रो प्रोडक्ट हुनसक्छ यही विषयमा नानीहरूलाई पनि भन्नु सक्नुपर्छ एग्रिकल्चर यस्तो हो उस्तो हो एग्रिकल्चरबाट हामीले धेरै नै ज्ञान प्राप्त गर्नु सक्छ र उनीहरूले पनि धेरै नै बेरोजगारी कम्ती हुन्छ जस्तो लाग्छ मलाई किनभने एग्रिकल्चर एकदमै इम्पोर्टेन्ट हो एग्रिकल्चर नै त्यही हुन्छ थुप्रै छ यस्तै चिजहरू कति कुराहरू यसले गर्दाखेरि चाहिँ नानीहरूको बेरोजगारी अबदेखि कम्ती भएर जान्छ होला त्यही विषयमा चाहिँ हामीले एकदमै सोधीखोजी गर्नुपर्छ र कताबाट हुन्छ केबाट हुन्छ नानीहरूलाई यो बेरोजगारी चाहिँ कम्ती गराउनै पर्छ हामीले सरकारले के दिँदैछ त्योहरू चाहिँ हामीले खोजीनिति गरेर हामीले निकाल्नु सक्नुपर्छ किनभने सरकारले दिई नै रहेको छ तर त्यसलाई हामीले खोजीनिति गर्नु सकेको छैनौँ र यो चाहिँ हामीले सरकारले दिएको चाहिँ हामीले प्राप्त गर्नु सक्नुपर्छ